अब पहिला त भन्थे अब घर संसार चलाउनु विशेष स्त्री पुरुष दुवैको बराबरै हिस्सा हुन्छ र त्यसमा अब आफ्नो आफ्नो काम त आफ्नो आफ्नो हुन्छ जस्तै अब पुरुष जातिले कमाएर ल्याउने स्त्री जातिले घरको काम गर्ने भन्नेहरू हुन्थे त्यसरी नै उनीहरू छोरा छोरी हेर्नुमा पनि त्यस्तै प्रकारले उयो गर्थ्यो तर हालमा चाहिँ के छ भने अलिक समयमा परिवर्तन हुँदै गएको छ र यदि पुरुष बाहिर कमाउन गए पनि घरमा आएर स्त्रीलाई पनि कामहरू सघाएर जस्तै अब के हुन्छ भने आजकल सबैजना पढ्नेहरू छ नानीहरूले क के पढ्यो कसो पढ्यो फेरि अन्त उसको अब होमवर्कहरू के छ त्योहरू पनि अहिले चाहिँ गरिदिनु पर्छ पुरुष जातिले पनि अनि अब उसले अब स्त्री जातिलाई अब नानी अब उयो गर्दैछ भने खानाहरू नि उयो गर्ने अहिले चाहिँ के छ भने कम्प्रोमाइज छ स्त्री पुरुषमा चाहिँ बराबरी कामहरू गरौँ मिलेर चाहिँ घर संसार चलाऊँ त्यसो गऱ्यो भने नै चाहिँ अब आफ्नो घरको पनि अब उन्नति हुन्छ अनि घर उन्नति हुनु नै गाउँ देश समाज सबै उन्नति हुनु हो भन्ने सोच राखेर चाहिँ सबैजना मिली मिलेरै स्त्री पुरुष दुवैजना मिली मिलेर नै घर संसार चलाउँछन् छोरा छोरी हुर्काउँछन् उनीहरूलाई शिक्षा दीक्षा दिन्छन् मलाई चाहिँ यस्तै लाग्छ अहिले